एउटा माछा मार्ने उयसमा चाहिँ सबैभन्दा राम्रो रोचकलाग्दो कुरो चाहिँ के छ भने एउटा जाल हानेर माछा मारिन्छ र दोस्रो कुरा बल्छी हानेर माछा मारिन्छ त्योमध्येमा जालको आफ्नै भिन्नता हुन्छ र बल्छी हानेर मारेको माछामा अर्कै भिन्नता हुन्छ त्यसले गर्दाखेरि माछामा माछाको उद्योग पेसा चाहिँ आफ्नै भिन्नता हुन्छ त्यसले गर्दाखेरि जुन चाहिँ जस्तै अरू बिजनेसभन्दा भिन्नतै हुन्छ त्यसको बिजनेस पनि त्यसले गर्दाखेरि आफ्नै बिजनेसमा जान्छ बल्छी हान्नु आफ्नै तरिका छ जाल हान्नु आफ्नै तरिका छ जालमा पनि त्यसरी नै माछा मारिन्छ र बल्छीमा पनि त्यसरी नै माछा मारिन्छ माछाको उद्योग चाहिँ पेसा चाहिँ अलगै हुन्छ र त्यसलाई बिजनेस पनि अलग्गै गरिन्छ अरू बिजनेस जस्तोको तुल्यन तुलनामा आइन आउँदैन त्यो र त्यसलाई आफ्नै प्रोसेसले आफ्नै विचारले बेचिन्छ आफ्नै सोचले बेचिन्छ र आफ्नै दाममा बेचिन्छ र सागसब्जी जस्तो बिजनेसमा त्यो आउँदैन र त्यसको आफ्नै बिजनेस हुन्छ